हेलो हजुर भन्नुहोस् न ए नमस्ते भन्नुहोस् हजुर भन्नुहोस् हजुर के प्रोब्लम छ हजुर हजुर

हजुर अब खासमा चाहिँ तपाईँलाई भन्नुपर्दा अब यो कुरा चाहिँ अब माथि हेड अफ द ले गर्नुपर्ने तर पनि आज अब हामीले यसरी तपाईँहरूलाई मद्दत गर्नुको निम्ति यस्तो हामीले प्रयास गरिराखेको छ हो रात दिन अब यसरी मिलाउने नै कोसिस गरिरहेको छ अब कोही बेला त्यस्तै हुन्छ अब टुरिस्टहरू अब सिजन लागेपछि अब धेरैजस्तो अब गाडीहरू प्रशस्त मात्रामा अब आउँछ बाहिरबाट अनि र पनि हामी रात दिन यसरी पुलिसहरू मिलेर अब ट्राफिक त अब हामीले कन्ट्रोल नै गरिराखेको छ हो अनि अब तपाईँहरूले जतिसक्दो अब बुझिदिनुपर्छ हामीलाई पनि होइन त्यसरी अह हामी त्यसरी हामीले अब गरिरहेको छ तपाईँको निम्ति र अब तपाईँहरूले बुझिदिनु पर्छ हाम्रो पनि होइन अन्त अब मिलाउनु तपाईँहरूले पनि आफू कोसिस गर्नु र अब यसरी नै गरिरहनुपर्छ हामीले रात दिन प्रयास गरिरहेको छ हजुर हजुर हजुर हजुर अब हामीले पनि त्यसरी नै जग्गा जग्गा अब यसरी ड्युटी गरेर यसरी हामीले मिलाई नै रहेको छ रात दिन अब हामी खटी नै रहेको छ र अब त्यस्तै भइहाल्छ हो त्यसमा अब तपाईँहरूले अब धेरै अप्ठ्यारो नमान्नु त्यसरी अब बुझिदिने कोसिस गर्नु हाम्रो पनि अब त्यसरी नै अप्ठ्यारो नै भइरहेको छ हामीलाई पनि जतिसक्दो हामीले आफूलाई राम्रो नै बनाउने कोसिस गरिरहेको छ तपाईँहरूको निम्ति सुविधाको निम्ति र अब त्यही हो टुरिस्टहरूको सिजनमा चाहिँ बुझिदिनु त्यस्तो नै हुन्छ र पनि हामी तपाईँको निम्ति जतिसक्दो राम्रो नै मेन्टेन गर्ने नै कोसिस गर्दैछ हजुर हुन्छ हुन्छ